हेलो गुड आफ्टरनुन

हजुर

हजुर ए हुन्छ तपाईँको घर चाहिँ कहाँ हो ओ कालचिनी भातखावा ए हुन्छ नि म मेरो टाइम हेरेर म भन्छु नि तपाईँलाई अब भ्याउनु भ्याउनु त अब मेरो पनि कोही बेला कहाँ के काम परेको हुन्छ कोही बेला के काम पर अब तपाईँको तपाईँले नम्बर लिइहाल्नु भएको छ अब म पनि नम्बर सेभ गरेर तपाईँसँग कन्टेक गरिहाल्छु नि फ्रीहरू भयो भने म त एक दिन अगाडि तपाईँलाई कन्टेक गरेर भन्छु नि मेरो घर कालचिनी यतै

ए यो मैले यो गुम्बाको नाम त सुनेको हो ए हुन्छ नि

ए थ्याङ्क्यु

ए हुन्छ

थ्याङ्क्यु